म मेरो लेखन प्रक्रियामा अब कथा कविताहरू विशेष लेखिरहेको हुन्छ र सबैभन्दा धेरै चाहिँ म कविता लेखिरहेको हुन्छु र मेरो कविता लेख्ने क्रममा चाहिँ म एक दुईपल्ट मात्रै नभएर बार बार कोही बेला दस पन्ध्रपल्ट पनि लेखिरहेको हुन्छु ड्राफ्ट तयार गरिरहेको हुन्छु र त्यो परिमार्जन गर्नको लागि चाहिँ अब दस पन्ध्रपटक लेखिसकेर त्यो ड्राफ्ट तयार गरेँ पछि चाहिँ म विशेष गरेर मेरा अग्रजहरूलाई मेरा सरगुरुहरूलाई चाहिँ केही सरगुरुहरूलाई चाहिँ म मेरो पहिलो ड्राफ्ट अथवा मेरो तेस्रो चौथो ड्राफ्ट भए पछि चाहिँ म उहाँहरूलाई दिन्छु उहाँहरूलाई दिन बडी रुचाउँछु र विशेष गरेर लेखेँ लेखन अवधिमा चाहिँ म विभिन्न आफूभन्दा सिनियर आफू भन्दा अग्रज राइटरहरूसँग पनि निकै सल्लाह परामर्स लिइरहेको हुन्छु र आफूभन्दा जुनियर जसले चाहिँ लेखन मा चासो दिइरहेका छन् र नयाँ नयाँ पद्धति र प्रवृत्ति जोडिएर नयाँ नयाँ टेक्निकहरूमा